व्यापार वाणिज्य जस्ता स्थानीय अर्थव्यवस्थामा नेपाली भाषा कसरी प्रयोग गरिन्छ भन्ने कुरामा भन्नुपर्दा अब व्यापार वाणिज्य जस्ता क्षेत्रमा नेपाली मात्र नभएर अन्य जातिका मानिसहरू पनि हुन्छन् र त्यसो हुँदा जहाँ नेपाली जातिका मानिस हुन्छन् त्यहाँ अब राम्रै किसिमको भाषाहरू प्रयोग गरेको हामी पाउँछौँ साथै अन्य जातिका जस्तै दार्जिलिङ क्षेत्रमा अब जस्तै यो ब्याङ्कहरूतिर भयो दोकानहरूतिर भयो त्यहाँ अरू जातिका मानिसहरूले पनि व्यापार गर्ने गर्छन् र त्यहाँका मानिसहरू त्यहाँ त्यो व्यापार गर्ने मानिसहरूले जुन चाहिँ नेपाली भाषाको प्रयोग गर्छ त्यो एक किसिमको अनौठो किसिमको हुन्छ र त्यो सुन्दा एक किसिमको हामीलाई अनौठो लागेर आउँछ र त्यसले के प्रभाव पार्छ भने चाहिँ जुन चाहिँ नेपाली भाषाको जुन चाहिँ स्वरूप छ त्यो चाहिँ अलिकति बिग्रिएको जस्तो बोध हामी नेपाली भाषीलाई हुन्छ